मलाई चाहिँ यस नेपाली भाषाले यस हाम्रो क्षेत्रमा चाहिँ धेरै विकास गरेको जस्तो लाग्छ किनभने कुनै बेला पनि हामीले अनलाइन या गुगल सर्च गरेर सपिङ गर्दा गुगलमा हेर्दा पनि हाम्रो नेपाली भाषाले हिन्दी भाषा इङ्ग्लिस भाषा भन्दा हामी नेपाली बोल्नेहरूले आज मैले यो कुरा बुझिनँ मलाई यसको महत्त्व मतलब बुझाइ देउन भन्दाखेरि गुगलले पनि मजाले देखाइ दिन्छ र हामी कुनै बेला पनि होस् अनलाइन सपिङ या खाना कुनै चिज पनि अर्डर गर्दा आज मलाई यो यो चिज चाहिएको छ भनेर अर्डर गर्यो भने बेला पनि हाम्रो अर्डर ठिक ठिक ठाउँ या ठिक ठिक जग्गामा आइपुग्छ त्यसै कारण चाहिँ मलाई लाग्छ हाम्रो भाषाले अरू भाषा भन्दा हाम्रो ठाउँमा चाहिँ निकै विकास गरेको जस्तो लाग्छ